हेलो ए तपाईँ अङ्कित प्रधान बोल्नु भएको हो सुकियाको हजुर म प्रज्वल थापा बोलेको कि सिलगढीबाट हजुर मलाई यो सन्दकपुर र फालुट जाने इच्छा थियो कि ट्रेकिङमा हजुर मलाई कताबाट जाँदा राम्रो होला है अहिले म यहाँ दार्जिलिङमा होमस्टेमा छु कि हजुर भोलितिर निक्ल्यौँ भनेर नि हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई कति टाइम लाग्छ होला है कति दिन जस्तै हजुर यो बस्नुहरूको सुबिस्ताहरू छ होला है ए हजुर यो मलाई पैसा खर्चहरू चाहिँ कति हुन्छ होला है यहाँ हजुर यो मलाई ट्रेकिङ गएर फर्किँदा चाहिँ गाडीहरू अभाइलेबल हुन्छ होला ए हजुर भोलितिर हजुर हजुर ए हजुर हजुर यो फर्किँदा चाहिँ कति यो कति टाइम लाग्छ कि एउटै टाइम हो हजुर ए हजुर यो ट्रेकिङ गर्दा चाहिँ यो गाइडहरू गर्ने मान्छेहरू अभाइलेबल हुन्छ होला ए तिनीहरूको चार्जेसहरू कति हुन्छ होला है ए हजुर हजुर सामानहरू चाहिँ के के पर्छ होला है यो उयस गर्दाखेरि ट्रेकिङ गर्दाखेरि हजुर यो खानाको व्यावस्था चाहिँ कस्तो खाल्के चाहिँ खानाहरू चाहिँ के कस्तो बोक्नु पर्छ कि ए हजुर हजुर हजुर हुन्छ हुन्छ ए हुन्छ दाजु धन्यवाद